र यहाँ नगरपालिका र पञ्चायतको झन्डै झन्डै कार्यहरू त एउटा एउटै प्रकारकै हुन्छ है तर म चाहिँ प्रपर कालिम्पोङ बजारमै भएको कारणले गर्दा चाहिँ म नगरपालिकाको अधिनमा बस्छु है र त्यसै कारण नगरपालिकाले धेरै प्रकारका कामहरू गर्छन् जस्तै कतिपय सडक निर्माणका कामहरू पनि गर्छन् है जस्तै मान्छेलाई हिड्ने फुटपाथ बनाइदिन्छ है राति हिड्न सुबिदा होस् भनेर बाटो बाटोमा बत्ती लगाइदिन्छ है र जति पनि यो घरबाट निस्केको मैलाहरू हुन्छ कुचेलाहरू हुन्छ त्यो नगरपालिकाले उठाउने काम गर्छ त्यति मात्रै नभएर जस्तै हाम्रो बर्थ सर्टिफिकेट भयो देथ सर्टिफिकेट भयो इन्कम सर्टिफिकेट भयो रेसिडेन्सियल सर्टिफिकेट भयो है मेरिड सर्टिफिकेट भयो धेरे यस्ता सर्टिफिकेटहरू पनि उहाँहरूले प्रदान गर्ने कामहरू गर्छ